भाइ त्यो सिलगढीबाट दार्जिलिङ जाने त्यो टोय ट्रेनको तपाईँको नम्बर पाएको थिएँ कि अन्त तपाईँलाई कल गरेको नि त्यहाँको त्यसको त्यो भाडा के कसो हो भनेर नि तपाईँलाई सोधेको सिलगढीबाटै हामी त्यही पाँचजना जस्तो छौँ नानीहरू छैन ठुलो मान्छे मात्रै त्यही शुक्रबारतिर अँ बिहान त्यही नौ दस बजीतिर

एकजनाको कति भन्नुभयो ए दुई सौ बिस दुई सौ बिस ए साढे नौ बज्दा उठ्नुपर्यो हुन्छ साढे नौतिर भ्याउनुपर्यो नि सुकुना अँ

सिनेरीहरू हेर्दै हेर्दै फोटो खिच्दै है फोटो खिच्दै

हजुर अँ सजिलो तपाईँहरूकोमा गएपछि तपाईँहरूकै होटलमा अब सिट बुक गर्दै भइगयो नि हुन्छ तपाईँहरूले सबै मिलाइदिनु अब भइहाल्छ त

अनलाइन गरिदिँदा हुन्छ अँ अनलाइन गरिदिन्छु नि बिहिबारतिर गर्दा हुन्छ हुन्छ म भ्याएँ भने भोलितिर भोलितिर गरिदिन्छु

हुन्छ ल हुन्छ हुन्छ हुन्छ